अँ दिदी तपाईँ यो दार्जिलिङको सिन्कोना बगानको कर्मचारी है काम गर्नुहुन्छ है त्यसमा अँ म नर्थ बङ्गाल युनिभर्सिटीको रिसर्च स्कोलर हो कि यो दार्जिलिङको सिन्कोना खेतीबारे सिन्कोनाको बारे मेैले यसो रिसर्च गर्दैछु शोध गर्दैछु त्यो बारे अलिकति तपाईँसित जानकारी लिउँ भनेर नि कल गरेको थिएँ होइन होइन तपाईँले बेसी जान्नुपर्दैन साधारण कुरा नै गर्छु नि सोध्छु नि हुन्छ हुन्छ हुन्छ यो दार्जिलिङको सिन्कोना बारीमा तपाईँले काम गर्नुभएको चाहिँ कति भयो ए तपाईँभन्दा पहिला तपाईँको बाबुआमाहरूमा कसले काम गर्नुहुन्थ्यो सिन्कोनामा हजुर अँ बाजे बाबा सबैले सिन्कोनामा काम गर्नुभएको तपाईँ चाहिँ सिन्कोनामा के साधारण कर्मचारी हो कि अलिक के छ तपाईँको चाहिँ पद चाहिँ ए तपाईँको रोज कति छ सिन्कोना बगानमा हजिरा कति पाउनु दुई सौ आठ रुपियाँ भोलिपर्सि तपाईँहरूलाई रिटायर्ड भएर जाँदा रिटायर्डमेन्टहरू दिन्छ पेन्सनहरू हुन्छ सिन्कोनामा अन्त यो सिन्कोना सिन्कोना चाहिँ सरकारी हो कि यो गैरसरकारी हो गभर्मेन्ट हो कि नन गभर्मेन्ट अँ सिन्कोनाको चाहिँ के बनिँदो रहेछ हौ औषधी बनिन्छ भन्छ ए भनेपछि ज्वरोकै दबाई मोटामोटी उम्म पहिला जस्तो भनेपछि सिन्कोनामा छैन सिन्कोनाको खेती पहिला जस्तो राम्रो हुँदैछैन अहिले है

हजुर ए हुन्छ हुन्छ दिदी तपाईँले मलाई यति टाइम दिनुभयो हो फेरि पनि म केही आवश्यकता पऱ्यो भने फोन गर्छु नि ल हुन्छ हुन्छ दिदी राखेँ ल अहिले